हेलो केलसाङ भाइ बोल्नुभएको हो ए हजुर मैले तपाईँलाई त्यो गाडीको कुरा गरेको थिएँ नि म त लाभा कहिले आएको छुइनँ फर्स्ट टाइम लाभा आउने कि अन्त त्यहाँको लोकेसनहरू मलाई अलिक बताइदिनु होस् न कहाँ आउनु म तपाईँलाई कसरी भेट्नु मैले म त अहिले कालिम्पोङमा बस स्ट्यान्डमा छु अब म लाभाको गाडीमा चढ्न आँटेको छु ए हजुर अन्त त्यहाँनिर होटलहरू त्यस्तोहरू घुम्ने ठाउँहरू लाभामा कस्तो छ होला हौ भाइ हुन्छ थ्याङ्क्यु भाइ